हजुर तपाईँ कहाँ हुनु हुन्छ हजुर ए त घुम्नु जाँदैन तपाईँ कहीँ पनि हजुर हजुर

हजुर

छिटो जानु पर्छ ल छिटो जानु पर्छ ल गाडी रिजर्भ गरेर नानी सब लिएर जानु पर्छ ल हजुर म मलाई पनि पुरा मन लागेको छ जानुको लागि ल अन्त जानु पर्छ ल अन्त घरमा स घरमा सल्लाह गर्नु पर्यो नि सबसित हो अन्त सब नानीसित अब स्कुलको छुट्टी भयो भने हो अन्त जानु पर्छ ल हजुर अन्त खाना पनि खानु पर्छ हो अन्त मालबजारको यति घुमेर आउनु पर्छ ल सब नानी भन्दै थियो कि पार्लारमा जाऊँ पार्लारमा जानु पर्छ ल सुनो बुढाको पनि लाने ल राखेँ ल